हजुर मेरो नाम चाहिँ ललिता प्रधान हो म चाहिँ यहाँनिर कालिम्पोङमा बस्छु होइन मेरो घरमा चाहिँ आमा बुबा भाइ अन्तखेरिको चाहिँ भाइ अन्त अब अहिले चाहिँ बुढा छ मेरो अन्त पहिलामा अहिले भर्खरै चाहिँ नानी भएको छ अहिले भर्खरमा चाहिँ नानी भएको छ अन्त पहिला चाहिँ अब मैले बिहा गरेको थिइनँ बिहे गर्नु अगाडि चाहिँ अब म चाहिँ बिहे गर्नुअघि म चाहिँ सानोबडे एउटा माथि घरको अलिक उता माथि कम्पनीमा काम गर्थेँ अन्त कम्पनीमा काम गर्दा गर्दा गर्दा चाहिँ पछि पछि मैले मेरो बुढालाई भेटेँ भेटेपछि चाहिँ अब तिनीहरूले फोनहरूले मेरो गाउँको एकजना दाजुले चाहिँ नम्बर दिनुभएको रहेछ अन्त नम्बर दिनुभयो त्यहाँदेखि चाहिँ उसँग म अब त्यस्तै डेली बात मार्थेँ होइन अब फोनमा बात मार्थेँ अन्त बात मार्दा बात मार्दा पछि पछि भेटौँ हामी त्यहाँदेखि भेटेपछि चाहिँ अब ठिकठिकै अब प्रायः उयो भयो होइन अब नछुट्टिने सक्ने भयो त्यसपछि चाहिँ अब हामीहरूले अब बिहा गर्ने बिहा गर्ने सल्लाह गऱ्यौँ बिहा गरेर अब भागेर जाने सल्लाह गऱ्यौँ घरमा त अब कसैलाई पनि भनेको थिएन घरमा अब भनेको भए चाहिँ अब मलाई बिहा गर्न दिँदैन्थ्यो त्यति बेला म अब अलिक सानो सानै एजमै बिहा गरेको थिएँ होइन बिहा मतलब गएको थिएँ सानो सानो एजमै बिहा गरेको थिएँ त्यहाँदेखि पछि चाहिँ हामी नभनिकन जाने भनेर चाहिँ अब उसको मेरो बुढाको घर चाहिँ अब टाढो उता नेपाल थियो यतादेखि चाहिँ टाढो पर्थ्यो अब नेपाल थियो त्यहाँदेखि चाहिँ हामी एक दिन चाहिँ घरबाट सबै अब लुगाहरू मैले लिएर चाहिँ गएँ उसँग हस्बेन्डसँग मेरो बुढासँग गएर चाहिँ अब पुरा गएँ अन्त त्यहाँदेखि टाढो एक डल्लै एक दिन लाग्यो पुग्नुको लागि चाहिँ अब उसको घर त्यहाँ पछि गएर चाहिँ सबैजना उसको उसहरूलाई पनि अब भनेको थिएन रहेछ सब फ्यामिलीहरूलाई सन्तानहरूलाई पनि त्यसपछि पछाडि गएर भन्यो त्यहाँदेखि उनीहरूको सन्तानले पनि एक्सेप्ट गऱ्यो गरेर राम्रै भयो राम्रै यस्तो केही नराम्रो भनेन त्योपछि चाहिँ अब फेरि मैले अन्त घरमा फोन गरेँ आमाहरूलाई आमाहरू सुर्ताउनुहुन्छ भनेर दा फोन गरेपछि आमाहरूले पुरा टेन्सन मान्नु हुँदोरहेछ त्यहाँदेखि मैले भनेँ होइन उताकोहरूले पनि सबलाई नसुर्ताउनुहोस् सबै राम्रै छ फ्यामिलीहरू पनि भन्यौँ त्यहाँदेखिको चाहिँ आमाहरूले चाहिँ अब त्यस्तो उयो हुन्छ भनेर पछि पहिला चाहिँ मान्नुभएन पछाडि चाहिँ अब मान्नुभयो त्यो पछि चाहिँ अनि फोनहरूमा बात गर्दै गर्दै म उता गएर नेपाल गएर त्यस्तै बिहा गरेर गएर चाहिँ एक वर्ष अलिक अलिक एक वर्ष अलिक बसिनँ त्यहाँपछि चाहिँ उनीहरूले मेरो बिहे गरिदियो त्यहाँनिर उसको घरमा बिहा गरिदियो ऊ मेरो बुढासँग अन्त चाहिँ यता घरमा पनि बोलाउनु भयो मलाई अनि यताको घरमा आएँ म यताको घरमा आएर चाहिँ अन्त मेरो हस्बेन्डको काम पनि यतै थियो यतै गर्नुहुन्छ त्यस्तो डिजाइनहरू गर्नुहुन्छ गुम्बाहरूतिर त्यहाँदेखिको त्यो यतै थियो त्यसपछि हामी यतै आएर यता पनि सानो बिहे जस्तो गरिदिनुभयो मेरो सन्तानहरू बोलाएर त्योपछि चाहिँ अनि त्यो उसले मेरो बुढाले यतै काम गर्नुभयो त्यहाँदेखि मैले पनि मेरो त्यो पहिलाकै जब फेरि गरेँ त्यही गर्दै गर्दै गएपछि उसले पनि यहीँनिर बस्ने हामी अब सल्लाह गऱ्यो अब उता जानु आउनु पनि पुरा टाढो टाढो थियो अनि त्यही भएर चाहिँ हामीले यतै बसौँ कति वर्ष भइसक्यो यतै बसेको चार पाँच वर्ष भइसक्यो घरको छेउमा अब हामीले सानो घर बनाएर बसेको छौँ यहीँनिर हामी पनि अन्त अहिले चाहिँ फिलहालमा छ सात महिना भइसक्यो मेरो नानी भयो नानी भयो छोरा भएको छ छोरा भएर सबैजना खुसी छ अन्तखेरिको चाहिँ अहिले चाहिँ हामी यतैनिर छौँ यतै घर अब हाम हाम्रो आ आफ्नो मेरो आफ्नो आमाको घरको छेउमा छ घर बनाएर बसेका छौँ त्यहाँदेखि चाहिँ अब हामी त मेरो बुढाको घर गएको पनि छैन सानो छ नानी धेरै टाढो छ नानीलाई लिएर अब जान सक्दिनँ बाटो घाटो पनि अब अहिले वर्षाको सिजन छ जान सक्दिनँ भनेर अहिले गएको छैन अब अलिकति राम्रो भए दिन अब राम्रो महिनाहरू हेरेर चाहिँ जाने हामीले सल्लाह गरेको छ त्यसपछि चाहिँ अब नानी पनि अलिक ठुलो हुन्छ अहिले त नानी पनि मेरो भर्खर छ सात छ महिनाहरू पुग्यो छ महिनाहरू पुगेको छ अन्त अलिक ठुलो भएपछि चाहिँ जाने सल्लाह गरेको छ त्यही हो अब मैले चाहिँ अब मेरो भन्ने कुराहरू चाहिँ त्यस्तै हो जीवनको कुरा चाहिँ